र मैले चाहिँ हिजो अस्ति है अनलाइनबाट फ्लिपकार्ट एप्समा मैले एउटा जुत्ता मगाएको थिएँ है मलाई चाहिँ त्यो एकदमै त्यो सामान चाहिँ एकदमै मन पऱ्यो है त्यो चाहिँ मलाई मैले जस्तो सोचेको त्यस्तै आयो है मैले जस्तो फोटोमा देखेको थिएँ त्यस्तै आयो त म त्यसको लागि चाहिँ एकदमै सेट्टिस छु